दाजु यो कस्तो लुगाहरू हो यो नयाँ नयाँ देखेँ त मैले त नेपाल नेपालीहरूको लागि मात्रै है यसको यो लुगाहरूको दामहरू चाहिँ कति हो किन

यो एकदम नयाँ छ है कलर हुन्छ अब होइन म हेर्नु मात्रै आएको हो त्यसै लुगाहरू अब होइन म हेर्नु मात्रै आएको अलिक लुगाहरू लुगाहरू अलिक राम्रो छ

अहिले त हुन्न पछि अब अर्को महिनाहरूतिर अब आउँदाखेरि चाहिँ उम् हुन्छ